भाइ तपाईँलाई मैले गाडी भनेको थिएँ तर अब तपाईँ अहिलेसम्म आइपुगेन अब होस् ल भाइ अर्को गाडी लिएर जान्छु म मलाई साह्रो ढिलो भएको छ